दार्जिलिङ जिल्लामा थुप्रै थुप्रै एनजिओसहरू है जसले चाहिँ दार्जिलिङमा घर विहीन परिवारहरूलाई धेरै स्तरमा धेरै धेरै धेरै लामो समयदेखि नै घर विहीन परिवारहरूको सेवा गरिदिरहेको हामी च्यानलहरू मार्फत देख्छौँ र यसमा नाम त म थुप्रैको भन्नु चहान्थेँ तर यहाँनिर लेखेको अनुसार पनि रोटेरी क्लब त अवस्य नै उहाँले लाइन्स क्लब पनि छ रेड क्रस सोसाइटी छ हु केयर्स छ यस्ता विभिन्न प्रकराका संस्थाहरूले घर विहिन गर्नेको जनसङ्ख्या धेरै धेरै दार्जिलिङमा त्यस्तो छन् जसलाई केही आफ्ना आमा बाउलाई छोरा छोरीले है वृद्धाश्रमसम्म पठाएको हामी घटना देख् देख्ने गर्छौँ र यस्ता घटनाहरू मधेसमा मात्र नघटेर हामी दार्जिलिङ पनि घटेको देख्छौँ र यस्ता एनजिओसहरू है हु केर्सहरू जस्तो एनजिओसहरूले होइन गौरि शङ्कर फाउन्डेसन पनि छन् यहाँनिर होइन हाम्रो हाम्रो तल के अरे भान्तेको पनि छ पहेलो लुगा लगाउने उहाँहरूले पनि यस्ता केटाकेटीहरूलाई है यस्ता बृद्धहरूलाई धेरै धेरै सहायता र सहयोगहरू हामी पुऱ्याएको देख्छौँ है उहाँहरूलाई घर विहीन भएको केटाकेटीहरूलाई बटुलेर राख्ने गर्छन् र यस्ता कामहरू उहाँहरूले परोपकारको कामहरू थुप्रै गर्दै आइरहेका छन् र यो एकदम सरियन सराहनीय कुरो हो भन् हो भने हाम्रो दार्जिलिङमा यस्तो कुराहरू आज मधेसमा जस्तै आम् भएको छ जसमा कि आफ्नो छोरा छोरीले नै आमा बाउलाई बुढेसकालमा घरबाट बाहिर खेद्ने खालको चलनहरू यो कुपर्थाहरू हामी पहिला हामी फ्लिम इन्डस्ट्रीमा फ्लिममा मात्रै हेर्ने थियौँ तर आज हाम्रो जीवनमा आम भएर आएको छ है वल्लोपट्टि पल्लोपट्टि घरकोले पनि दुखः सुख हेर्दैनन् एकअर्काको भने यस्ता संस्थाहरू रोटेरी क्लब हुन् हु केर्स रेड क्रस जस्ता सोसाइटीहरूले बिमारीहरूलाई पनि हेर्ने काम गर्छन् भने थुप्रै खालको घर विहीन भएको घरलाई पनि हेरचाहहरू गरिरहेको हाम्रो आँखा अगाडि थुप्रै छ यस्तो घटनाहरू र उहाँहरूले जुन प्रकरको सुकार्यहरू गरेका छन् यसमा उहाँहरूलाई अग्रिम शुभकामना म दिन चहान्छु धन्यवाद